दार्जिलिङ जिल्लामा मुख्य कृषि उत्पादन र खेती गर्ने चलनहरूबारे चर्चा गर्नु पर्दा यहाँ दार्जिलिङमा विशेष तः चियाको खेती पोल्ट्री फार्म फुलको खेती अनि अलैँचीहरू यस्ता धेरै इत्यादि पशुधन सिँचाई बालीहरू पनि धेरैले गर्छन् र मसरूमको खेती जस्ता खेतीहरू धेरैले दार्जिलिङ जिल्लामा गर्ने गर्दछ